हामीले स्वच्छ भारत अभियानमा एकदम साफसफाइ गर्नुपर्छ गाउँठाउँमा मैला पार्नु भएन साफसफाइ गरेर एकदमै एकएकवटा चाहिँ सरसामान चाहिँ जस्तो मैलाको बोक्राहरू भयो यिनीहरू सबै डस्टबिनमा हाल्नु पर्यो यसरी नै डस्टबिनमा हालेर हामी सफा गर्न सक्छौँ जति सफा राख्यो त्यति राम्रो हो र सरसफाइको अभियानमा भाग पनि लिनु पर्छ हामीले लिएर यसरी वरिपरि साफसफाइ गर्नुपर्छ र सुधार पनि हुन्छ हामीले यसरी साफसफाइ गर्यो भने